हजुर यो प्रधान ट्राभल्सको नम्बर लाग्यो ए हजुर हजुर मलाई अलिकति तपाईँहरूको यताउताबाट जोगाड गरेर तपाईँहरूको नम्बर पाएँ कि मलाई चाहिँ अलिकति एउटा अब प्राइभेट गाडी जस्तो एउटा जरुरत थियो त्यो चाहिँ किन भन्दाखेरि अहिले मेरो ट्रेन चाहिँ अलिपुरद्वारबाट बेलुका दस बजीको छ अब त्यसले गर्दाखेरि मलाई यहाँबाट यो कालचिनीबाट निस्किनको लागि चाहिँ प्रायः म छ बजीतिर निस्किनुपर्छ अब जाँदाजाँदै एक घन्टा त लागिहाल्छ एक डेढ घन्टा लाग्छ त्यसले गर्दा तपाईँहरूको कुनै पनि अब अटो या कारहरू छ भने म चाहिँ त्यसलाई भाडामा लिएर होइन जान चाहन्छु म चाहिँ प्रायः बेलुका छ बजीतिर निस्किन चाहन्छु अब यता चाहिँ मैले यहाँनिर चाहिँ के बुझेँ भन्दाखेरि गाडीको अभाव पनि हुने रहेछ अब प्राइभेट गाडी नपाउने रहेछ त्यसले गर्दा चाहिँ अब तपाईँहरूको प्राइभेट ट्याक्सी अर या गाडी के छ त्यो चाहिँ मलाई व्यवस्था गरिदिन सक्नुहुन्छ अन्त अब के हो कसो हो होइन दामसामहरू अब खाली मलाई छोडेर अँ फर्किनु मात्रै हो अब ट्रेन चाहिँ नौ बजीको कारणले गर्दाखेरि म छ बजीतिर निस्किन चाह निस्किन्छु त्यसले गर्दा चाहिँ तपाईँहरूलाई कन्ट्याक्ट गरेको अब यदि तपाईँले सक्नुहुन्छ र तपाईँहरूकोमा गाडीहरू एभाइलेबल छ भने मेरो मेरो नाममा चाहिँ एउटा बुक गरेर कति पेमेन्ट हुन्छ म त्यो अनलाइन अफलाइन दिन दिन्छु र मलाई चाहिँ खाली त्यहाँ पुर्याएर तपाईँहरू फर्किँदाखेरि के कस्तो गाडी किरायाहरू लाग्छ तपाईँले एकपल्ट भनिदिनु होस् ल